नेपाली भाषा सँग अरू भाषाको तुलना हुँदैन अब नेपाली भाषा यति धनी भाषा हो जुन चाहिँ अरू भाषाहरू छैन जस्तै नेपालीमा त आफ्नो भावनाहरू हो व्यक्त गर्नको लागि प्रचुर शब्द भएको भाषा नेपाली नै हो नेपालीको नेपाली भाषाको तुलनामा अन्य भाषा सायदै आउँदैन तर नेपाली भाषाबाट अन्य भाषाले सिकेको चाहिँ पाउँछौँ जस्तै अब अङ्ग्रेजीमा येल्लो भन्छ तर हामी नेपालीमा पहेँलो भन्छ तर अङ्ग्रेजीमा चाहिँ प हटाएर येल्लो मात्रै बनाइदिएको छ बनाइदिएको अनि यसरी नै अन्य धेरै कुराहरू छ जस्तै

नेपाली भाषामा त थचक्कै बसिन्छ अन्त भुत्रुक्कै उफ्रिन्छ घटघट पानी खान्छ गम कि गम भात खान्छ यस्ता शब्दहरू धेरै छन्

मैले अघि भने जस्तै नेपाली भाषाबाट चाहिँ अन्य भाषाहरू बनिँदै गएको छ अब सबैभन्दा त भाषाहरूको ओल्ड भाषा त संस्कृत नै भन्छ त्यसपछि चाहिँ मेरो अनुभवमा चाहिँ नेपाली भाषा नै हो सबैभन्दा धनी भाषा प्रचुर शब्द भएको शब्द भन्डार धेरै छन् नेपालीमा